र खेती अहिलेको युगमा है खेती जुन चाहिँ गरिन्छ खेतीमा त धेरै नयाँ तरिकाहरू पद्धतिहरू अप्नाउँछन् जसद्वारा चाहिँ खेतीको बेसी होस् भनेर है उद्योग चाहिँ बेसी होस् भनेर नयाँ पद्धतिहरू तरिकाहरू अप्नाउने गर्छन् है अनि जुन चाहिँ अब ठुला ठुला कृषकहरू हुन्छन् जो चाहिँ अब धेरै मात्रामा उब्जाउँछन् जसले चाहिँ बजारमा लगेर पनि त्यो उनीहरूको बालीहरू बेच्छन् है उनीहरूले त झन् अब अहिलेको युगमा त धेरै नयाँ नयाँ तरिकाहरू अप्नाउँछन् त्यो तरिकाहरूमा चाहिँ के हो भन्दाखेरि चाहिँ प्रायः अब जुन चाहिँ खेतीमा अन्न बिउहरू लगाउँछन् त्यो नै आयसकल आजकल त कस्तो हुन्छ भन्दाखेरि हाई यिल्डिङ भेराइटीको सिडहरू लगाउने गरिन्छ है जसबाट चाहिँ उनीहरूको उत्पादन धेरै गुणा बढेर जान्छ अब त्यो राम्रो प्रकारको बिउ मात्रै नलगाएर अब त्यो बिउ त राम्रो लगायो तर त्यसलाई अब उम्रेपछि त्यसलाई अब के गर्नुपऱ्यो त्यसलाई राम्ररी संरक्षण पनि गर्नुपऱ्यो जसबाट चाहिँ अरू किराहरू किटनाश अरू किराहरूले चाहिँ त्यो अन्नलाई नबिगारोस् भनेर अब त्यो नबिगारोस् भनेर त्यो किरा मार्ने अथवा झारहरू मार्ने दबाईहरू थुप्रो युज गर गरिन्छ है खेती गर्दा चाहिँ जसद्वारा चाहिँ उनीहरूको अब उद्योग पनि राम्रो होस् प्लस उनीहरूको खेती पनि बिग्रेर नजाओस् भनेर तर अब जो हाम्रो हाम्रो यहाँको कुरा गर्दा चाहिँ यहाँ चाहिँ हाम्रो मान्छेहरू धेरै बात मात्रामा चाहिँ खेती गर्दैन अब हाम्रा यहाँका कृषकहरू चाहिँ अलिक साना सानै हिसाबमै खेती गर्छन् र यहाँका मान्छेहरूले जुन चाहिँ यो नयाँ तरिकाहरू अथवा केमिकलहरू चाहिँ धेरै कम्ती मात्रामा प्रयोग गर्छन् र प्रायः चाहिँ यहाँको चाहिँ हामी अर्ग्यानिक फार्मिङ नै भन्नसक्छौँ कसैले युज गर्छ भने पनि एकदमै कम्ती मात्रामा मात्रै त्यो औषधीहरू युज अथवा प्रयोग गर्छन् अब यो सबै जानकारीका जानकारी चाहिँ मेरोमा चाहिँ कहाँबाट आयो भन्दामा चाहिँ म चाहिँ अब यो कतिवटा पढेर पनि अथवा पढाएर पनि यो कतिवटा जानकारीहरू मेरोमा आयो अथवा मैले जानकारी गराउन सकेँ अनि म अब एउटा ग्रामीण इलाकाबाट नै आएको मान्छे भएको कारणले पनि यो जानकारीहरू चाहिँ मैले पाउनसकेको हो